भारतको राजनीतिबारे भन्नुपर्दा चाहिँ विश्व विश्वको नै लार्जेस्ट डेमोक्रेसी भनेर जानिन्छ है अन्त भारत स्वतन्त्रता भएकोदेखि चाहिँ कङ्ग्रेस पार्टीले पार्टीले सरकार बनाएको छ बनाएको थियो है भारत स्वतन्त्र भएकोदेखिको यता चाहिँ अन्त त्यहाँदेखिको कङ्ग्रेस पार्टीले चाहिँ धेरै समयसम्म समयको सत्तासम्म चाहिँ बसेर भारत भारतको विकास गऱ्यो है अन्त यद्यपि कङ्ग्रेस सरकार कङ्ग्रेस सरकारमा चाहिँ भारत त्यति विकास भएको जस्तो मलाई लाग्दैन है अन्त जबदेखि चाहिँ जबदेखि भन्दा पनि टू थाउजन्ड फोर्टिनदेखि चाहिँ बिजेपी भारतीय जनता पार्टीले आफ्नो बहुमत बहुमत सरकार बनायो बनाएको थियो तबदेखि आफ्नो तबदेखि चाहिँ भारतले तबदेखि चाहिँ भारतले एकदमै धेरै विकास गरेको विकास गरेको जस्तो लाग्छ मलाई है बिजेपी आएकोदेखि चाहिँ अन्त त्यहाँदेखिको भारतको विश्वभरि नै चर्चा गरेको जस्तो लाग्छ मलाई अब जब बिजेपी आयो है बिजेपी पार्टी आएकोदेखिको लिएर अन्त विश्वले नै चिन्नुथालेको जस्तो लाग्छ मलाई अन्त अब यसैले मलाई अब हालमा भएको भारतीय जनता पार्टी मनपर्छ है बिजेपी मनपर्छ मलाई अन्त मलाई मनपर्ने अन्त मलाई मनपर्ने नेता चाहिँ नरेन्द्र मोदी हुनुहुन्छ है अन्त ऊ पनि बिजेपीकै नेता लिडर हो है अन्त उसले धेरै योजनाहरू गरिसकेको छ जस्तै स्वच्छ भारत अभियान है त्यसरी नै अरू पनि धेरै कुराहरू गरिसकेको छ है अन्त अन्त मोदी चाहिँ जबदेखि राजनेता हुनुभयो है त्यहाँदेखि अरू देशहरूसँग मेलमिलापहरू राम्रो भएको छ भारतसँग है अन्त अब त्यस्तो लकडाउनको सिच्वेसनमा पनि उनले गाउँघरमा घरघरमै रासन पानीहरू पुऱ्याउने त्यस्तो खालको उयोहरू गरेको छ होइन त्यसैले नै मलाई मन राम्रो लाग्छ यो राजनेता